म चाहिँ अहिले आफ्नै घरमा आ चाहिँ बसेको छुइनँ अहिले आफ्नो घर चाहिँ जमीन चाहिँ किनिराखेको छु अन्तखेरि अहिले नानीको स्कुलले गर्दा चाहिँ किरायमा बस्छु अन्त त्यहाँदेखिको फुलहरू चाहिँ अब अलिलि आफूलाई अब पूजा गर्नुको लागि चाहिँ रोपेको छु त्यही पनि टेरिसमा अलिलि छ अब बिहान बेलुकी यसो नानीले पूजा गर्नु चाहिँ हुन्छ अन्त घर मलिकले दिँदैन अब फुलहरू बेसी लाउनु पनि अलिलि चाहिँ अब आफ्नो रहरले गर्दा फेरि प्लस भगवान्को लागि पनि चाहिँ एसो चाहिन्छ भनेर चाहिँ रोपेको छु